किचनमा कतिवटा भाँडाहरू छ त्यो सब युज हुन्छ मेरो होइन त्यहाँदेखि भातको डेक्चीमा भात पकाउँछु कुकरमा दाल पकाउँछु मस्याङको दालहरू कालो दालहरू हुँदाखेरि त कालो दाल कुकरमा पकाउँछु सब्जीहरू कराहीमा पकाउँछु दिउरेमा चिया पकाउँछु त्यहाँदेखि फेरि कितलीमा पानी तताउँछु कोही बेला राइस कुकरमा भात पकाउँछु राइस कुकरमा भात पकाउँदा चाहिँ डुल्नु पनि पाउँछु ढिलो पाक्छ मिठो पनि लाग्छ छुरीहरूले सब्जी काट्छु आलु हराभरा सब्जीहरू कोही बेला छुरी नपाउँदा त चुलेसीले पनि काटिदिन्छु त्यहाँदेखि चाहिँ कोही बेला अब ढिलो भएको बेला कुकरमा पनि भात पकाइन्छ मुसुरी दालहरू डेली कुकरको पकाएको खानु मन लाग्दैन हो त्यहाँदेखि चाहिँ कोही बेला कराहीमै पकाइदिन्छु दालहरू पनि त्यहाँदेखि फेरि छिटो मिठो छ भने चाहिँ राइस कुकरमा भात बसायो त्यहाँदेखि सब्जी कराहीमा पकायो कोही बेला सब्जी पनि कुकरमै बसाइदिन्छु